मुर्ति चाड बाडमा धार्मिक अवसरहरूमा अब मुर्तिको पूजा गरिएको देवताहरूको देवीहरूको मुर्तिको पूजा गरेको चाहिँ छु अब मुर्ति बनाउने अनुभव चाहिँ छैन अब बनाउँदै गरेको माटोले बनाउँदै गरेको एक दुईजनाले कसैले देखेको चाहिँ हो अब बनाएको तर आफ्नै अनुभव चाहिँ गरेको छुइनँ कहिले पनि